दुई हजार पाँच सय पचपन् पाँच हजार पचपन् सय पचास हजार पाँच सय पचास पाँच लाख नब्बे हजार नौ लाख उनन्सय हजार